पश्चिम बङ्गालको सांस्कृतिक परम्परा महत्त्वपूर्ण परम्परा भन्नाले म दार्जिलिङ कालिम्पोङबाट रिलेटेड भएको कारणले गर्दाखेरि यहाँ हाम्रो दार्जिलिङ कालिम्पोङमा धेरै प्रकारको सांस्कृतिक परम्पराहरू मान्ने गर्छ जस्तो गरेर दुर्गा पुजा भयो होली दार्जिलिङको कार्निभल इत्यादिमा नाना प्रकारका सांस्कृतिक कार्यक्रमहरू हुने गर्दछ दुर्गा पुजाको समयमा हामी दुर्गा पुजाको समयमा फुलपाती देखि लिएर मार काट गर्ने प्रोग्रामहरू पनि हुन्छ त्यस्तै प्रकारले दिवालीको समयमा पनि धेरै प्रकारको सांस्कृतिक रीति रिवाजहरू मान्ने गर्छ आफ्नो वेशभूषा लगाएर नाँच गान गर्ने घुम्ने फिर्ने मा कालीको पुजा साथै दुर्गा माताको पुजा आदि सम्पन्न गर्ने गरिन्छ यसरी खुसियालीको साथमा धेरै सांस्कृतिक परम्पराहरू मनाउने चलन छ